अहिले अहिलेको समयमा जुन बेरोजगारी बढेको कारणले गर्दा हाम्रो भाइबहिनीहरू र गाउँको कतिजनाले चाहिँ प्रायःजस्तो कुकिङलाई चाहिँ आफ्नो पेसा बनाउनथालेको छ र उनीहरूले आफै त्यसै घरमा बसेर केही नसिकिकन गर्नु भन्दाखेरि चाहिँ एउटा कुनै पनि राम्रो संस्थानबाट आफूले ट्रेनिङ लिएर छ महिना एक वर्ष दुई वर्षको कोर्सहरू गरेर चाहिँ आफूले आफ्नो गाउँमा त्यो पेसा कुकिङको खानापिनाको पेसाहरू गऱ्यो भने चाहिँ राम्रो हुन्छ र त्यसमा आफूले राम्रो राम्रो मान्छेलाई खानापिनाको सेवा गर्नुसक्छ र मान्छेहरू पनि आउँछ र त्योहरू आफ्नो रेस्टुरेन्ट राम्ररी चलेर जान्छ त्यसै बित्थामा केही अब ट्रेनिङहरू नलिइकन गरेको छ भने चाहिँ त्यो अब राम्रो परिकारहरू राम्रो राम्रो डिसहरू बनाउनु जानेको हुँदैन त्यही गाउँतिरै हुने केही घरमै खाने जस्तो बनायो भने राम्रो चलेको हुँदैन त्यसले गर्दा राम्रो राम्रो खालको एकदम मिठो मान्छे पल्किने खालको एउटा रेस्टुरेन्ट खोल्यो भने चाहिँ भाइहरूको भाइबहिनीहरूको चाहिँ जीविका गभर्मेन्ट नोकरी गरेकोभन्दा पनि राम्रो भएर जान्छ